युट्युबमा खानाहरू पकाउनु मैले धेरै सिकिसकेको छु युट्युबमा धेरै नजानेका कुराहरू पनि युट्युबबाटै आज हामीले धैरै जसो सिकेर हामीले गरिरहेका छौँ र बनाइरहेका पनि छौँ